मैले बिरुवा रोप्नुभन्दा अगाडि चाहिँ बिरुवालाई म एक दिन अगाडि पानीमा भिजाइराखेको हुन्छु होइन अन्त भोलिपल्ट चाहिँ गाईको मल नत्र भने बाख्राको मलमा तिन पावा जति चाहिँ मल एक पावा एक भाग चाहिँ माटो गरेर मिसाएर चाहिँ बिरुवा रोप्ने ठाउँमा त्यो मल हालेर अन्तखेरि त्यस त्यसमा चाहिँ बिरुवा रोपेर त्यो अघिल्लो दिन भिजाएको बिरुवा रोपेर चाहिँ कम्ती माटो चाली माटो चालेर कम्ती मात्रामा पातला गरेर त्यसलाई छोपिदिन्छु हो अन्त सुक्खा दिन अचम्मै सुक्खा दिन छ भने चाहिँ त्यसलाई डेली अलिअलि झिन्झिरीको त्यो सहाराले चाहिँ त्यो म पानी छम्किन्छु त्योमाथि नत्र भने रेनी सिजन छ भने चाहिँ त्यो रोपेकै दिन मात्रै अलिकति पानी हाल्छु अन्त त्यत्तिकै छोडिदिन्छु बेला बेला गएर चेक गर्छु अन्त त्यसमा वरिपरि उम्रेको झारहरू उखालेर फ्याँक्छु